अँ हजुर को बोल्नुभएको तपाईँ ए हजुर होइन अलिअलि चाहिँ छ त्यही अब के अरे तपाईँलाई चाहिँ के के चाहिएको हो खास चाहिँ अहिले त खै यो मौसमको उयोले गर्दाखेरि राम्रो भएन यसपालि सब सब्जीहरू खोर्सानी छ अलिअलि त्यहाँबाट इस्कुसको मुन्टाहरू बिईँहरू छ हौ अरू त राम्रो भएन मुला रोपेको थियो त्यो पनि अलिक पानीले बेसी भएकोले गर्दाखेरि भएन खोर्सानी चाहिँ अहिले हामीले चाहिँ यहाँबाट चाहिँ चार सौ रुपियाँ केजी चाहिँ हामीले अहिले बेच्दैछौँ खै काहीँ न अहिले त्यही त सधैँ त पहिला पहिला त अलिकति दुई के अरे तिन सौ साढे दुई सौमा बेच्थेँ त्यति बेला त हुन्थ्यो हो यसपालि चाहिँ मौसमको कारणले गर्दाखेरि चाहिँ त्यो नभएको कारणले गर्दाखेरि सबैले नै त्यस्तै प्रकारले नै बेचिरहेको छ हौ अहिले हुन्छ हुन्छ त्यो अब अलिअलि त अब अलिअलि चाहिँ अब मिलाउनु सक्छु होला बेसी त अब त्यहाँ हामीलाई पनि उयो छ हजुर हजुर हुन्छ त्यही अब इस्कुसको मुन्टाहरू छ त्यही बिईँ अलिअलि ए मुन्टाहरू अहिले पचास रुपियाँ बिटाहरू ए यस्तै प्रकारले चाहिँ जाँदैछ हौ अब खै सधैँ चाहिँ ठिकै थियो यसपालि अलिकति मौसम खराब त्यही हो असिना पानी आएको कारणले गर्दा चाहिँ केही हुनुदिएन नि त हजुर आ अब अलिअलि अब नि अब बढ आउनुहोस् न बैनी मिलाएर अब भइहाल्ने कुरा हो त्यो मिलिहाल्छ अलिअलि ए हुन्छ हुन्छ होइन अलिअलि त सबैकोमै अब हामी यो के अरे उयसमा अलिअलि सबैले नै रोप रोपिनै रहेको छ म यताउता खोजिदिन्छु नि भनिदिन्छु नि लु यसपालि बैनी काँक्रा चाहिँ खै रोप्नु त भक्कु रोपेको थियो कि यही उयो असिनाले चाहिँ अब सबै कुटेर के अरे बोट पनि लाथ्राकलुथ्रुक पारिदिएको थियो त्यही कारणले यसपालि काँक्रा चाहिँ भएन हौ हजुर हजुर हजुर ए हुन्छ हुन्छ म गाउँमा यताउता भनिदिन्छु नि बस्तीको कुखुरा अन्डाहरू चाहिँ यहाँनिर गाउँमा एउटा छैन हौ त्यो एक प्रकारको देसान पहिला आएको थियो त्यसले गर्दाखेरि सबै नै यो गाउँको सबै नै मासिएर गयो हौ मरेर छैन नि बैनी खै यो देसानले गर्दाखेरि त सबै नै गाउँ नै कसैकोमा पनि छैन पो अहिले त कुखुराहरू त हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ